हजुर अर्को पुस्तालाई हामीले इतिहास इतिहास सिकाउन जरुरी छ किनभने आफू बसेको क्षेत्र आफू बसेको गाउँ कसरी बस्यो किन बस्यो र अहिलेसम्म भइरहेको विकासमा कसरी विकास भयो र त्यो विषयमा हामीले आफ्नो छोरा छोरीलाई बुझाउन आवश्यक छ र म बुझाउन चाहन्छु पनि र म नानीहरूलाई भन्छु हाम्रो गाउँ यसरी विकास भयो यस्तो प्रकारले यहाँसम्म आयौँ हामी यसरी बसेको थियौँ र हाम्रो गाउँ यसरी सुरु भएको थियो र अहिलेसम्म हामी चाहिँ यो क्षेत्रमा अहिलेसम्मन यसरी हामीले आफ्नो गाउँ क्षेत्रलाई विकास गरेको चाहिँ हामीले यस्तो प्रकारले हो भनेर म नानीहरूलाई बुझाउन चाहन्छु